स्थानीय समाचारपत्रको बारेमा भन्नपर्दा यसले धेरै गाउँ गाउँबस्तीको है आफ्नो गाउँघरको वरिपरि स्थानीय समाचारहरू धेरै नै है मा जन जनमानस प्र समक्ष ल्याइदिएको ल्याइदिएको हुन्छ र यसले ठुलो भूमिका खेलेको हुन्छ र वरिपरि के भइरहेको छ कसो भइरहेको छ है त्यो स्थानीय ठाउँहरूमा के कस्तो प्रकारको अवस्थाहरू भइरहेको छ त्यहाँ के भइरहेको छ त्यो कुराहरू जान्नको लागि चाहिँ यो स्थानीय समाचारपत्रले ठुलो भूमिका खेलेको छ यसरी नै हाम्रा यो यो समाचारपत्रमा भएको कतिवटा समाचारहरूले गर्दा हाम्रा गाउँघरका है बाल बालिकाहरूलाई पनि कतिवटा कुराको ज्ञानहरू भएको हामीले पाउँछौँ कारण यहाँ यो समाचारपत्रमा सबै एकदम धेरै प्रकारको समाचारहरू हामीले त्यो समाचारपत्रमा पाउँछौँ कतिवटा जुन चाहिँ कुराले चाहिँ नानीहरूको नानीहरूलाई बालबालिकाहरूलाई सही नर्देशन पनि गरेको हुन्छ है यसरी आजकलको यो वर्तमान समयमा के घटना घटिरहेको छ कस्तो घटना घटिरहेको छ है त्यो कुराहरू बारे पनि नानीहरूलाई दिशा निर्देश गरेको हामीले पाउँछौँ यसै कारणले हाम्रो स्थानीय यसै कारणले हाम्रो स्थाीय यो समाचारपत्रले ठुलो भूमिका निभाएको म अनुभव गर्छु